म सेडिङ गर्छु पेन्सिलले अनि स्केच बुकमा यो सामानहरू म यता बजार कता बुक स्टोर हुन्छ त्यहाँबाट किनिहाल्छु अनि

पेन्सिल पेन्सिलहरू सेडिङ पेन्सिल उयसहरू अलग्गै पाउँछ रबरहरू सबै सस्तै छ तर अब बुकहरू स्केच बुकहरू चाहिँ अलिक महँगो लागे जस्तो लाग्छ अब अलिकति